मेरो इच्छा चाहिँ त्यस्तो ठुलो पनि छैन अहिले पढ्दैछु आमा बाबाले धेरै दुखः गरेर पढाइरहनु भएको छ अनि मेरो दिदीहरू मेरो सिब्लिङ्सहरूलाई पनि पढाइरहनु भएको छ र मेरो इच्छा चाहिँ पढिसकेर अब मैले पढिसकेर आमा बाबुको लागि केही गर्ने आमा बाबालाई अब चाहिँ सुखमा राख्ने पढिसकेर अनि अनि गाउँमा पनि केही कुरा उयो गरिदिने अब त्यही इच्छा छ अनि मेरो दिदीहरू पनि छ उनीहरू पनि पढ्नुहुँदैछ र दिदीहरूसँग सबैजनासँग मिलेर सबैजनाले अब आमा बाबाको लागि गाउँ घरको लागि केही गर्ने चाहिँ मेरो इच्छा छ मेरै इच्छा चाहिँ मेरो इच्छा छ दिदीहरूको लागि पनि गर्ने घरमा पनि गर्ने गाउँको लागि पनि गर्ने अब केही नभए पनि ठुलो नभए पनि सानो केही गर्नु सक्ने चाहिँ केही गर्नु सक्यो भने चाहिँ त्यही हो मेरो इच्छा चाहिँ